भाइ मलाई तपाईँको गाडी चाहिएको थियो म चाहिँ जरुरी परेर सिलगढी जाँदैछु सधैँ नै तपाईँको गाडी चलाउने गर्थे मैले त्यसर्थ तपाईँको गाडी नै राम्रो लाग्छ मलाई र तपाईँ छिट्टो आइदिनुहोस् म तपाईँको गाडी लगेर जाँदैछु फर्किन्दा पनि मलाई तपाईँकै गाडी चाहिएको छ तपाईँको गाडी नै मलाई अत्ति सुविस्ता लाग्छ अन्त अन्त फेरि तपाईँ फर्किन्दा भेट्छु होला सायद अरू गाडी चाहिँ मलाई असुबिस्ता लाग्छ त्यसैले मो बिमारी हेर्न जानको कारणले गर्दाखेरि तपाईँको गाडीमा नै मलाई जरुरी परेको छ म फर फर्केर आउँदा पनि बाटोमा धेरैवटा काम छ त्यसै त तपाईँले मलाई सुबिस्तासँगले ल्याउनु हुन्छ अनि बाटोमा पनि रोकिदिनुहुन्छ त्यस कारणले तपाईँकै गाडी चाहिएको छ भाई